तारिक सेप्टेम्बर पाँच तारिक मैले रेमोन्डको सन ग्लासेस किनेको थिएँ एउटा हो अन्त त्यसको मलाई कलर फिटहरू एकदमै मनपऱ्यो अनि त्यसको मलाई प्राइस पनि रिजनेबल पऱ्यो

त्यो सप किपर पनि राम्रै थियो अब त्यसले मलाई आउँदो दिनमा यहीँबाट किन्यो भने डिस्काउन्ट पनि दिन्छु भनेको छ हो र यो मलाई अब राम्रै डिल भयो यो ग्लास किनेर चाहिँ मलाई